मेरो संस्कृतिमा पेसा भन्नाले चाहिँ जस्तो कि अब पेसामा चाहिँ के पहिला त अब त्यस्तै डोकोहरू होइन डोको हुन्थ्यो नाम्लो बुन्थ्यो अनि यस्तो खोसेलाको पिराहरू गर्थ्यो बनाउँथ्यो अनि हाय हतियार जस्तो कि यो के अरे यस्तो तबल हँसिया खुकुरी हौ त्यस्तोहरू बनाउने थियो पहिला अब हुनु त अहिले पनि कम्ती मात्रमा छ तर आबो पहिला जस्तो बेसी थियो तर अहिले धेरै नै कम्ती भएर आएको छ किनभने अहिलेको मानिसहरूमा चाहिँ त्यो चलनै हटिसक्यो नि त प्रायः गाउँ घरमा पनि प्रायः त्यो देखिँदैन किनभने गाउँ घरमा पनि प्रायः त्यस्तो चलाउने मतलब उयो नै छैन मान्छे नै छैन भनौँ या मान्छे त छ तर त्यो हाय हतियार चाहिँ उहाँ उनीहरूले चलाउँदैन होइन अन्त त्यसले गर्दाखेरि चाहिँ अब प्रायः अहिले मान्छेहरू प्रायः नै त्यो सबै यो सबै पेसादेखि चाहिँ उनीहरू के भन्नु अब पर सरिसकेको छ होइन त्यसले गर्दा चाहिँ त्यो उयो गर्नु चाहिँ उनीहरूले रुचि देखाउँदैन पनि अनि त्यसले गर्दा त अहिले त अब यो पुरै जेनेरेसन उयो भएकोले गर्दाखेरि चाहिँ न्यू जेनेरेसन भनौँ न न्यू जेनेरेसन जेनेरेसन मतलब त्यो कतिलाई त थाहा पनि छैन कि पुरानोमा चाहिँ यस्तो यस्तो हँसिया थियो यस्तो थियो भनेर उनीहरूलाई थाहा पनि हुँदैन एउटा कथा जस्तो मात्रै हुन्छ त्यसले गर्दा त्यो पैसाहरू चाहिँ त्यो छैन र पनि मान्छेले सबै त्यो त्यागिसकेको छ